हामीले गाउँ घरमा घर निर्माण गर्दा प्रथम कुरा त हामीलाई जमिन राम्रो चाहियो है रोडको छेउमा जमिन छ भने चाहिँ सामान ओसार पसार गर्नु सजिलो पर्दछ मेन त रोडको छेउमा भयो भने एकदम राम्रो हो अनि मिस्तिरी चाहियो अनि जङ्गलको छेउछाउमा घर बनाउनु भएन जङ्गलमा बनायौँ भने त्यहाँ जङ्गली जनावरको डर हुँदछ अन्त जङ्गलतिर घर बनायो भने सामान ओसार पोसार क्यारिङ चार्ज पनि एकदम महँगो लाग्दछ गाडी भाडा साथै मान्छेलाई बोकाएर लानु पऱ्यो है यस्तो कुराहरूको ध्यान राख्नु पर्दछ अन्त हामीले घर बनाउँदा चाहिँ अब सिमेन्टेड पनि पहिला पहिला हामीले देख्थ्यौँ गाउँ घरमा एकदमै माटोको घर खरको घरहरू बनिने गर्थ्यो तर अहिले एकदमै मान्छेकोमा धेरै चेन्जेस आएको छ वा माटोको घर खरको घरहरू हराउँदै गएर अहिले हामीले च्यादरको घर देख्नु पाउँछौँ है अहिले च्यादरको घर पनि एकदम कम्ती भएर मान्छेले धेरै बिल्डिङहरू बनाउने गर्दछन् अनि हाम्रो गाउँ घरमा त बस्ती भएको कारणले गर्दा पक्का ग घर हुन्छ सिमेन्टको घर हुन्छ त्यसमा पनि एउटा त सानो किचन माटोको बनाउनु जरुरी छ बस्ती एरियामा आगोहरू फुक्नु पऱ्यो त्यही कारणले गर्दाखेरि एकदम जरुरी छ अन्त हामीले ग घर बनाउँदाखेरि यो बर्खाको टाइममा बनाउनु भएन किनभने बर्खाको टाइममा हावा हुन्डरी आउँछ पानी आएको कारणले गर्दा भल पहिरो जान्छ त्यसको कारणले गर्दाखेरि बाटोहरू ब्लक भएको हुन्छ अन्त सामान टाइममा आउनु सक्दैन त्यही कारण चाहिँ हामीले ठिक टाइममा बनाउनु पऱ्यो ड्राई सिजनमा अनि एकदम राम्रो ठाउँमा यसमा चाहिँ सब कुराको सुबिस्ता होस् त्यस्तो ठाउँमा बनाउ बनाउनुको लागि हामीले त्यो कुराहरूको ध्यान राख्नु पर्दछ